यसै यो बिरुवाहरू भन्दा पनि सबैभन्दा उपयोगी बिरुवा चाहिँ मलाई चाहिँ लाग्छ मेरो घरतिर मैले पनि पहिला पूरा लगाएको यो सुन्तला भन्ने चिज चाहिँ एकदमै राम्रो चिज हो अब यसमा अहिले यहाँ हिल साइडमा प्रायः प्रायः अहिले रोगहरू निस्केको छ यो सुन्तला प्रायः प्रायः हुँदैन यो सुन्तला एउटा फ्रुट हो यति मिठो हो यसले मार्केट पनि राम्रो लिन्छ एकदमै छिटो बिक्री हुन्छ यो अब एकखेप यो सुन्तलाको बिरुवाहरू लगाए पछि चाहिँ अब सानोमा अलिक स्याहारहरू गर्नु पर्यो त्यस पछि यसको लाइफ चाहिँ पच्चिस तिस वर्षसम्म हुन्छ यसले दिन वर्षै पछि फल राम्रो दिन्छ लट्टै भएर फल्छ तर यसलाई बेला बेलामा यसको फेरि अब अलिकति अब दबाई पानी नै भनौँ न यसलाई अलिकति याद पनि गर्नु पर्यो अन्त यो सुन्तलाले कस्तो मार्केट पाउँछ

मान्छे छैन अरू चिजहरू कतिले मन पराउँछ कतिले मन पराउँदैन यो सुन्तलाको बिरुवा चाहिँ साह्रै राम्रो चिज हो एकखेप लगायो भनेदेखि यसको लाइफ पच्चिस तिस वर्षसम्म यसले आसानी से फल हामीलाई दिई नै बस्छ बेला बेलामा बर्खामा अलिकति किरा लाग्छ त्यो किरा एउटा किरा हुन्छ त्यो किराको नाम चाहिँ हो बुगर भन्ने किरा किरा लाग्छ त्यो सुन्तलालाई भित्र भित्र छेँड बनाउँछ सुन्तलाको अनि अन्त जुन चाहिँ त्यो बोटको बिचमा गएर त्यसलाई मार्ने खालको त्यो एउटा किरा हुन्छ त्यसलाई जोगाउन सक्यो भने सुन्तलाले बहुत फल दिन्छ अन्त अर्को फल चाहिँ हो यहाँनेर हुने फामफल अहिले अहिले यो फामफलहरू यता मार्केटमा बहुत निस्केको छ धेरै धेरै यसको यसको प्रोटिन हुन्छ यसको यसको भयङ्कर प्रोटिन दिन्छ यसले जिउलाई एकदमै राम्रो गर्छ अहिले यो फामफलको बिजनेसहरू एकदमै राम्रो छ यो मार्केटमा सुन्तलाको त्यस्तै भाउ छ अब हामीले फेरि के भनेदेखि हामीले यो अरू अरू मलहरू केही चलाउँदैनौँ हामीले प्रायः गाईको मल नै चलाउँछौँ हामी गाउँबस्तीमा हामीले के के फलफुलहरू रोप्दाखेरि हामीले यो बनाएको कम्पोस्ट मलहरू भयो यो पनि चलाउँदैनौँ हामीले सिर्फ गाईको मलहरू केही कुरो हामीले यसो मसिनो चिजहरू सागसब्जीहरू सिमीहरू रोप्दा पनि हामीले के गाईको मलमा नै हामीले उत्पादन गर्छौँ किनकि त्यो चिज आफैँले खानु पर्छ यो युरिया हालेको चिजहरू केमिकलहरू लगाएको चिजहरूले हाम्रो जिउलाई धेरै नै हानी गर्दै ल्याउँदैछ अहिले त अब यो त रोक्न सक्दैन अब अहिले गभर्मेन्टले पनि रोक्न सकेको छैन यो केमिकलहरू पूरा निस्कन्छ कति महिनासम्म त्यो प्याकिङ भएर आउँछ त्यो चिज खानै पर्ने अवस्थाहरू हुन्छ अहिले आफ्नो घरमा रोपेको चिजहरू सागसब्जी सिमीहरू भयो अहिलेको अहिले हामीले एकदम फ्रेस अहिले बारीबाट टिपेर ल्याएर त्यो पनि हामी गर्नु सक्छौँ हामी खानु सक्छौँ गाईको मलमा हामीले कुनै युरिया हालेको हुँदैन कुनै त्यसमा केमिकलहरू केही हालेको हुँदैन त्यसले गर्दा किनभने हाम्रो जिउ अहिले एकदमै डेलिकेट भइसकेको छ एकदमै खत्तम भइसकेको छ एक्सरसाइज छैन अहिलेको अब मान्छेको जिउमा पहिला जस्तो अब बस्तीको कामहरू गर्नु छोडिसक्यो सब बजारतिर निस्क्यो लेखापढी राम्रो भयो अफिसतिर काम गर्ने भयो त्यसले गर्दा यो बोट बिरुवाहरू प्रायः मान्छेले लगाउनु छोडे तर हामी चाहिँ यसरी नै लगाउँछौँ आफ्नो बारी अलिकति छ त्यही बारीमा आफ्नै मलहरू त्यो गाईको मलहरू चलाएर हामीले अब गाईहरू छ दुधहरू दिन्छ त्यही मलहरू हामी लगाउँछौँ सागसब्जी भयो यता सिमीहरू भयो केही फलफुलहरू भयो हामीले यसरी लगाएर चाहिँ हामी चाहिँ आफ्नो घरको लागि हामीले प्रायः प्रायः बजारको सागसब्जी एकदमै कम मात्रामा किन्छौँ किनभने बजारमा ल्याएको चिजहरू एकदमै त्यही युरियाहरू केमिकलहरू हालेको चिज अहिले रोप्यो पन्ध्र दिनमा पाकेर फुत्तै निकाल्छ त्यो चिजहरू त हुनै नपर्ने एउटा यो सिजनमा पाकेको चिजहरू एउटा यो नेचरले दिएको चिजहरू यो टाइमिङमा पाक्ने चिजहरू भनेको यो यसमा भयङ्कर भयङ्कर ऊ यो प्रोटिनहरू हुन्छ जिउलाई एकदम उपयोगी चिजहरू हुन्छ त्यसैले गर्दा म चाहिँ प्रायः चाहिँ आफ्नो घरमा चाहिँ आफ्नै घरको गाईको मलहरूमा प्रायः प्रायः बोट बिरुवाहरू रोप्ने गर्छु